परम्परागत पौडी भन्दा चाहिँ अहिले व्यावसायिक रूपमा अथवा खेलको रूपमा हुने पौडीहरूमा केही बेसिक कुराहरूमा फरक हुन्छ यसका के फरक हुन्छ भने सामान्य परम्परागत पौडी खेल्दा यहाँ कुनै प्रकारको प्रतिस्पर्धा हुँदैन अनि त्यो पौडी आफ्नो कतिपय कार्यहरू हुन्छ त्यो कार्यहरू पुरा गर्न साथसाथै मनोरञ्जनका निम्ति यस्ता परम्परागत पौडीहरू विशेष गरेर खेलिन्थ्यो भने वर्तमान समयमा गरिने खेलिने यो प्रतिस्पर्धा व्यावसायिक अथवा प्रतिस्पर्धात्मक पौडी खेलमा चाहिँ के हुन्छ भने प्रतिस प्रतिद्वन्दीलाई जित्नुपर्ने अनि त्यसका निम्ति आफूले अभ्यास धेरै गर्नुपर्ने साथै यसका पौष्टिक कुराहरूको ग्रहणहरू पनि राम्ररी गर्नुपर्ने यस्ता परम्परागत पौडीभन्दा अहिले व्यावसायिक पौडीमा धेरै खर्च पनि आउँदछ यस्ता व्यावसायिक पौडी खेल्नेले विभिन्न प्रकारका प्रतिस्पर्धामा भाग लिएर ती भागहरू लिएर त्यसमा जिल्नका निम्ति खेलिरहेका हुन्छन् भने कतिपय अब कतिपय व्यावसायिक पौडी खेल्नेहरूले नदी अथवा समुद्रका छेउछाउमा भए हुने अब विभिन्न गतिविधिहरूमा सहायता गर्ने अनि यस्ता व्यावसायिक पौडीहरूले मान्छेको ज्यान बचाउनलाई पनि धेरै मदत गरिरहेका हामीले पाउँछौँ परम्परागत पौडी खेल्नेहरूले पनि यस्ता अप्ठ्यारा स्थितिमा भने सहयोग भने गर्दथे तर व्यावसायिक पौडी खेल्ने वर्तमान समयमा धेरै महत्त्वपूर्ण ठाउँ ओगट्दैगएका हामी देख्नसक्छौँ के तपाईँ नदी समुद्र वा स्विमिङ पुलमा पौडी खेल्न रुचाउनु हुन्छ भन्दा अँ अभ्यस्ली म नदी अथवा समुद्र स्विमिङ पुल जेमा भए पनि पौडी खेल्न रुचा रुचाउँछु यस्ता खेल्दाखेरि मलाई पहिलो कुरा त मनोरञ्जन हुन्छ साथसाथै यस्ता खेल पौड स्विमिङ गर्दाखेरि अथवा पौडी खेल्दाखेरि शरीरहरूको शरीरमा रक्त सञ्चार राम्रो भएर शरीर फिट रहन्छ साथसाथै यस्ता स्विमिङ पुल आदिमा मनोरञ्जन अनि भेला भएर साथीभाइहरू पौडी खेल्न पनि धेरै रुचि लाग्छ